यस क्षेत्रमा नानीहरू विद्यार्थीहरू दौड्नको लागि धेरै सङलना सङ्लग्न हुन्छन् जस्तै हजार मिटर तिन किलोमिटर चार किलोमिटर कुद्नाका लागि यहाँका नानीहरू धेरै उत्सुक हुन्छन् कुद्नाका लागि र कुदेर कुदेर धेरै प्रबोध जस्तै नानीहरू इच्छा अहिलेका नानीहरू पहिला जस्तो थिएन जस्तो खेलकुदमा दौडहरू लगाउनु लामो लामो धेरै किलोमिटर कुदेर त्यस्तो रेस हुन्थेन र अहिले आएर धेरै संस्थाहरूले यस्ता प्रोग्रामहरू कुद्न दौडहरू विद्यालयमा दौडहरू गराउने गर्छन् र नानीहरू पनि उत्सुकताका साथ त्यहाँ भाग लिएका हुन्छन् छोरीहरू छोराहरू सबैजना आफआफ्नो स्थान लिएर कुद्ने दौडने गर्छन् र दौडनका दौडनाले नानीहरूको शरीरमा धेरै ऊर्जाहरू पाउँछ जस्तै हड्डीहरू रिडहरू नसाहरू ब्रे ब्रेनहरू स्वास्थ्य हुन्छ र दौडनाले धेरै प्रकारका बिमारीहरू पनि हुँदैनन् नानीहरूलाई दौडनका लागि बच्चाहरूलाई धेरै मदत पाउँछ उनीहरूको शरीरमा नानीहरूको शरीरमा मांसपेशीहरू र स्वास्थ्य स्ट्रङ मजबुत हुन्छ र दौडनाले धेरै प्रकारका बिमारीहरू लाग्दैनन् नानीहरू स्वास्थ्य र दीर्घायु हुन सक्छन् शरीरका ब शरीरका भागहरू अङ्गहरू धेरै मजबुत भएर जान्छ दौडनाले धेरै कुरोहरू नानीहरूलाई पाठहरू सिकाउँछ र स्वास्थ्य बिमारीहरू धेरै कम लाग्नसक्छ दौडनाले अनि यस प्रकारको दौडले भविष्यमा यस्तै प्रकारले नानीहरूलाई इच्छा आफ्नो आशङ्काहरू धेरै बढिरहेको छ दौडनाले नानीहरूलाई खेलकुद देखिको लिएर सबै समयमा गराउनाले नानीहरूको स्वास्थ्यमा हड्डीहरू नसाहरू धेरै प्रकारका शरीरमा सबै भागहरू मजबुत र शक्त हुन्छन्